विशेष हाम्रो कालिम्पोङमा साठी प्रतिसतको चाहिँ आफ्नै घर छ भनौँ साठी सत्तर प्रतिसत चाहिँ आफ्नो आफ्नै घर छ सबैको फोर्टी पर्सेन्ट चालिस प्रतिसत चाहिँ सब बाहिरकै मान्छेहरू छ जस्तो वारिपारिको मान्छेहरू भयो बाहिर अब बाहिरबाट आउनेहरू लेबरहरू काम गर्ने मन्छेहरू भयो सबै नेपालदेखि लिएर दिल्ली नेपाल सि सिक्किमको पनि मान्छे धेरै लामोदेखि काम गर्नु यहाँ आएको उहाँहरूले पनि यहाँ काम गर्छ तर सबैजना घर भाडा लिएर बसेको हुन्छ तर यहाँ घर भाडा चाहिँ पहिला भन्दा धेरै महँगो महँगी भएर गएको छ पहिला अब तपाईँको तिन हजारमा पाउने अब अहिले पाँच हजार पुगेको छ र आफ्नो आफ्नो उयो जस्तो कुनअनुसार कस्तो घरमा बस्ने बस्ने हो कम्तीको पनि यहाँ पन्ध्र सयदेखि चाहिँ बस्तीमा पनि तपाईँको पन्द्र सय दुई हजारदेखिको चाहिँ यहाँ भाडा पाउनु एकदमै मुस्किल देखिन्छ